दुई जनवरी दुई हजार दस अक्टोबर अठार सय पन्ध्र चौ चौध डिसेम्बर अठार सय पचपन्न सोह्र अक्टोबर अठार सय सत्तर सत्र जुन दुई हजार बाह्र